मधुमेहको उपचारको लागि चाहिँ अब हामीले के गर्न सक्छ भन्दा चाहिँ घरेलु उपचारहरू चाहिँ के छ भन्दा चाहिँ हामीले पहिला चाहिँ मुख बार्नु पर्छ हामीले खानुमा चाहिँ एकदमै मुख बार्नु पर्छ अब कस्तो भने जस्तै हामीले जमिन जमिनमुनि फल्ने कुरा चाहिँ हामीले केही पनि प्रयोग गर्नु हुँदैन आफ्नो हाम्रो खानामा हाम्रो खानपिनमा केही पनि प्रयोग गर्नु हुँदैन जस्तो आलु सक्खरखन्ड घरतरुल वनतरुल यस्तोहरू हामीले खानु हुँदैन हामीले यस्तो प्रयोग गर्नु हुँदैन हाम्रो खानामा अनि अनि तपाीँले खास कुरा खासमा बार्नु पर्ने चाहिँ चिनी हो हामीले चिनी खानु हुँदैन चिनी त हामीले खानै हुँदैन यो मधुमेह छ मधुमेह भएको छ भने चाहिँ हामीले चिनी चाहिँ खानै हुँदैन अनि हामीले मैदामा हामीले मैदाको कुराहरू खानु हुँदैन त्यस्तै हामीले मुखहरू बार्नु पर्छ अन्त तपाईँको घरेलु उपचार अरू चाहिँ के छ भने चाहिँ तपाईँले तितो कुराहरू हाम्रो खाना आफ्नो खानामा प्रयोग गर्नुपर्छ अनि तपाईँको यो एलोभेरा जुन चाहिँ घिउकुमारी भन्छ त्यसको जुसहरू खानु पर्छ अनि निमको पत्ताहरू खानु पर्छ अनि मेवाको आँपको पत्ता उमालेर मज्जाले हामीले त्यसको रस पिउन सक्छ हामीले त्यसरी खानु पर्छ अनि तपाईँको घिउकुमारीको रस अनि तपाईँले मेथी हामीले जुन चाहिँ सब्जीमा प्रयोग गर्छ त्यो मेथी चाहिँ हामीले मज्जाले भिजाएर त्यसलाई मज्जाले पकाएर त्यो भिजाएको त्यतिकै खाँदा पनि हुन्छ मज्जाले मेथीको सब्जी नै बनाउँदा पनि हुन्छ होइन यो चाहिँ यो चाहिँ मधुमेहको चाहिँ एकदमै ठुलो उपचारहरू हो होइन अब यसले चाहिँ उपचार भन्दा पनि हाम्रो मधुमेहलाई चाहिँ हाम्रो अब कन्ट्रोल राख्न गर्न सक्छ ठिक उ त्यसमा राख्न सक्छ एउटा सीमामा राख्न सक्छ यो सबै तितो कुराहरूको अलिक बेसी प्रयोग गर्नुपर्छ नखाने कुराहरू खानु हुँदैन यस्तो चिनी आलुहरू अनि तपाईँको अलुवा चामलहरू खानु हुँदैन त्यही त्यही नै हाम्रो मुख बार्नु र हामीले अलिक अलिक घरको कुराहरू जानेको कुराहरू तितो कुराहरू खानु नै एकदमै ठुलो उपचार हो